मलाई भिडियो गेमहरूको बारेमा थाहा छ म स्वयम् भिडियो गेम खेल्थेँ जस्तै प्रिन्स अब् पर्सिया भयो निड फर स्पिड कल अब् ड्युटीहरू अन्त यो चाहिँ मलाई कोही बेला फ्री टाइमतिर खेल्नु मन लाग्छ यस्तो बोरिङहरू हुँदाखेरि अन्त मलाई खेल्न पनि मजा लाग्छ